मेरो सेकेन्ड प्रडक्ट चाहिँ प्लास्टिक कन्टेनर रहेको छ र यसबारे मेरो नेगेटिभ एक्सपिरियन्स बताउनु पर्दाखेरि चाहिँ प्लास्टिक कन्टेनर चाहिँ के हुन्छ भन्दा यसले चाहिँ आगोहरू छिटो समात्ने गर्छ आगोको छेउमा राख्यो भने यो छिटो बिलिने गर्छ अनि कतिपय यस्तो कुराहरू जस्तै अचारहरू लिन सकिन्छ अचारहरू हामीले प्लास्टिक कन्टेनरमा कन्टेनरमा राख्यौँ भने त्यो बिग्रिएर जान्छ त्यो धेरै लामो कालसम्म टिक्न सक्दैन